हेलो दाजु अस्ति मैले तपाईँको दोकानबाट जुन प्यान्ट लिएको थिएँ नि त्यो प्यान्ट एकदम राम्रो लाग्यो क्वालिटी पनि एकदम ठिक छ तपाईँको धुँदाहरू पनि कलरहरू गएन प्रेस पनि मजाले अडिँदो रहेछ मलाई तपाईँको त्यो दोकानबाट त्यही क्वालिटीको राम्रो खाले एकदम राम्रो लाग्यो र त्यो क्वालिटीको तपाईँको दुई चारवटा मलाई अझ पिस राखिदिनु होस् न है यता उताबाट पनि डिमान्ड भएछ भने म तपाईँलाई फेरि खबर गरौँला सोद्धै थिए थुप्रैले कि तपाईँको त त्यो प्यान्ट त्यही खाले क्वालिटीको पायो भने चाहिँ दुई चारजना भाइहरूले पनि राख्ने कुरा गर्दै थिए त त्यही भएर नि